अब पहिला पहिला त म जहाँ पनि जुन चाहिँ यसो आँखामै सबैभन्दा पहिला नै अब कस्तो प्लान्ट रोपेको रहेछ कस्तो फुल रहेछ रोपेको रहेछ आँखामा एकदमै छिटो आइहाल्छ क्या त अब क्याप्चर भएर भइहाल्छ आह कति राम्रो रोपेको यो फुल त मेरो घरमा छैन त भन्ने लाग्छ हो अन्त यसो मार्केटहरू जाँदाखेरि पनि म प्लान्टहरूमै जान्छु कि कुन नयाँ अब सिजन लाग्यो कुन सिजनमा कुन फुल हुन्छ भनेर हो अन्त यस्तो गएर अब किनेरहरू ल्याउँछु कति त होइन अब त्यसलाई मलजल लगाएर रोपेर दिन रात हेर विचार गरी अब कति दुई महिना कसै त अब धेरै टाइम लाग्छ फुल्नुहरू है जब फुल्छ नि आह के भन्नु अब आफूले आफैलाई एकदम गर्व लाग्छ क्या त मेरो हातमा चाहिँ लु सिप रहेछ भन्ने जतिकै लाग्छ नि दामी फुलेको हुन्छ हो अरूले अलिकति अब तारिफ गरिदिएर म त के भन्नु र म त यसकै अब खेतीबाली गरौँँला जतिकै लाग्छ नि अन्त यसो घरलाई पनि एकदम राम्रो देख्छ अब फुल नभाएको घर त अब के भन्नु त्यो त एकदमै नराम्रो देखिहाल्छ हो फुलै त हो जसले चाहिँ अब एकदम घरहरूलाई सुहाउँछ राम्रो देख्छ आफूलाई पनि मन खुसी लाग्छ यसो रिसाइरहेको बेला पनि मन खुसी बनाउँछ फुलले है रङबिरङको फुलहरू फुल्दाखेरि कस्तो राम्रो लाग्छ